रेडियो टेलिभिजनमा चाहिँ होइन जो जसरी हामी बात मार्छौँ होइन त्यसतै पाराले नै बोलेको हुन्छ होइन सबैले बुझ्ने अब राम्रोसँगले नै बोलेको हुन्छ तर अब कति जनाले चाहिँ अब बिचमा अब साहित्यिक वर्डहरू हालेको हुन्छ त्यसमा चाहिँ कति जनालाई बुझ्नु अफ्ठ्यारो पर्छ होइन यो प्रिन्ट मिडियामा चाहिँ होइन व्याकरणहरू पनि राम्रोसँगले है व्याकरण हालेर नै लेखेको हुन्छ त्यो चाहिँ सबैले राम्रैसँगले बुझ्न सकिन्छ